भाइ सुन्नुहोस् त मैले तपाईँको रेस्टुरेन्टमा खाना खाएँ मलाई खानाको स्वाद पुरा मनपऱ्यो अनि प्रतिक्रिया दिनु मनपऱ्यो तपाईँलाई मलाई खानाको स्वाद धेरै राम्रो लाग्यो खानामा नुन तेल पिरो सबै मिलेको थियो अनि तपाईँहरूको स्टाफहरू पनि धेरै राम्रो रहेछ उनीहरूको सेवा खाना वितरण गर्ने अनि बोली वचन पनि एकदमै हामीप्रति राम्रो लाग्यो तर भाइ खानाहरूको दाम चाहिँ अलिक महँगो लाग्यो खानाको दाम चाहिँ अलिक विचार गरेर घटाउनुहोस् अरू चाहिँ भन्नुपर्दा सबै राम्रो लाग्यो